अब धेरै दिनको निम्ति बाहिर जाँदाखेरि मेरो घरका एक छिमेकी दाइ हुनुहुन्छ उहाँले पानी हालिदिने यसो फुलहरू गोड गाड गर्ने गरिदिनुहुन्छ